यस सन्दर्भमा भन्नु पर्दाखेरि म इलेक्ट्रिक किटलको बारेमा यहाँ भन्न चाहन्छु कि जुन इलेक्ट्रिक केटल मैले मँगाएको थिएँ त्यो के हुन्थ्यो भन्दाखेरि त्यसले भोल्टेज एकदमै ज्यादा तान्दा तानेकोले गर्दाखेरि कहिले कहीँ इलेक्ट्रिसिटीको प्रोब्लम पनि हुन्थ्यो अन्त अरू के भन्दाखेरि चाहिँ जब हामीले त्यो केटलमा एकदम त्यसको एक लिटरको नापमै पानी ततायो भने के हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो एकदमै तातिन्थ्यो अन्त ज जुन चाहिँ इलेक्ट्रिसिटी कन्डक्ट गर्ने जो मुनिको प्लेट हुन्थ्यो त्यो चाहिँ एकदम तातिएर कहिले काहीँ त त्यो बिग्रेको पनि थियो त्यसको वरिपरि एकदम त्यो प्लास्टिक जो हुन्छ जो जसले गर्दाखेरि चाहिँ त्यो इलिक्ट्रसिटी मज्जाले फ्लो हुन्छ त्यो चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ त्यो बिस्तारी बिस्तारी गएर पग्लेको थियो अन्त त्यो काम नलाग्ने भइसकेको थियो अन्त अर्को सन्दर्भमा भन्नु पर्दाखेरि चाहिँ त्यो जुन हामीले इलेक्ट्रिसिटीको केटल युज गर्छौँ अन र अफ गर्ने बटन पनि छिटो बिग्रिँदो रहेछ त्यसको अन्त हामी जुन पानी तताउँदाखेरि जुन त्यो भाँडाको मुनि मुनिको निचिलो जो जग्गा हुन्छ त्यो पनि एकदम नाजुक हुँदो रहेछ किनकि हामीले त्यसलाई युज गर्दाखेरि त्यसलाई एकदम पातलो भएर चाहिँ एकदम छिटो डढ्ने गर्दो रहेछ म यति भन्न चाहन्छु